नमस्कार मेरो नाम दोङ लेप्चा म अब लेप्चाहरू त अब बुद्धिज्म हुन्छ नर्मली तपाईँहरूलाई लर्ड बुद्धलाई त अब चिनेकै छ सबैले अब विश्वभरिमै चिनेकै छ लर्ड बुद्ध भनेर तर अब क्या अब उसले चाहिँ अब पिसको मात्रा सुँघेर उसले अब उयो गर्नु भएको त्यहाँदेखि हाम्रोतिर अब जति पनि अब रिलिजनहरूमा अब भरिमा हामीलाई चाहिँ अब कसैलाई डोमिनेट नगर्नु अरूअरू रिलिजनमा त्यो भनेर हामीलाई जहिल्यै पनि बाउ आमा बाबादेखि लिएर अब बाजे बराजू गाउँमा ठुलठुलो मान्छेदेखि लिएर सबैले अब ज्ञान दिएको छ त्यही गरेर अलवेस रेसपेक्ट टु एल्डर्स अब होइन सानोहरूमा सानोहरूलाई कहिल्यै अब ठुलो स्वर गरेर नबोल्नु अब मिठो शब्द गरेर बोल्नु अब अरू रिलिजनहरूलाई कहिल्यै अब त्यो तँ यस्तो त्यो त त्यस्तो भनेर कहिल्यै नगर्नु होइन सबै रिलिजन एउटै त हो मान्छे एउटै त हो किन उयो गर्नु अरूलाई डिफ्रेन्स डिफ्रेन्स गर्नु पाएन नि त अब त्यो डिफ्रेन्स गर्नु पाएन त्यही कारण त अब हाम्रो रिलिजनमा बुद्धिज्ममा अब त्यही त सिकाएको छ त अब बुद्धिज्ममा त्यही त सिकाएको छ बुद्धिज्ममा अब त्यही सिकाउँछ अब हामीले म्याकसिमम् हाम्रो उइसमा अब जातमा अब हामीले म्याकसिमम् अब सबै कुरो खान्छन् होइन अब सबै कुरा खान्छन् अब उनीहरूले अब लिमिटेड सिकाको छ अब होइन टाकटुक प्रायः जस्तो भाषा अब भाषाहरू पनि सिकाएकै हुन्छन् होइन हाम्रो भाषा फाल्टै छ बुझ्दैन अरू ठाउँको मान्छेले बोलेको होइन अब हामीले अब गरिब मान्छेहरूलाई पनि अब उयो हेल्प गर्नु अब सिकाएको छन् होइन जस्तै अब हाम्रो गुम्बाहरूभरिमा अब कोहीबेला अब कोही बेला अब गाउँको मान्छेहरूले भोगहरू राखेको हुन्छ गुम्बामा लामासामा पढाएर त्यो एउटा जति पनि अब मुनि मुनि मान्छेकोहरू हुन्छ अब तर पनि बाहिरको मान्छेहरू पनि पुवर पिपलहरू छ सबैलाई बोलाउँछ खाना रोटी दिन्छ अन्त हाम्रोतिरबाट डोनेसनहरू पनि राम्रो डोनेसनहरू ज्यादातिर प्रायः जस्तो राम्रो गरेर दिन्छन् होइन अब अस्ति भर्खर हाम्रो गाउँमा हाम्रै अङ्कल निकै पुवर फेमेली नै हो उसको अब ब्रेनमा खुन चढेको थियो त्यतिबेला अब डोनेसन निबै उसको अब निकै लागेको थियो तर पनि अब गाउँले हाम्रो गाउँभरिमा अब जति पनि उठाएर उसको अब अहिले ओपरेसन सक्सेसफुल मान्छे राम्रै भएको छ अहिले होइन अब त्यो कुरामा त्यस्तो कुरामा हाम्रोतिर अब धेरै अब उँभो लागिसकेको छ गाउँभरिमा होइन तर तर अब अब प्रायः जस्तो हेऱ्यो भरिमा हामीभन्दा अब सिनियर दाहरू छ अब उनीहरू पनि निकै पढेको तर उनीहरूलाई चाहिँ अब आजकल त्यस्तो मान्नु हुँदैन अब एउटै कुरा अब उनीहरूले दोहोर्याउँदैन उनीहरूले मान्छन् तर अब त्यस्तो सिरेस टाइपले त मान्दैन अब जस्तो हामी गाउँ घरमै बसेर हुर्केकोहरू जस्तोले चै आबो बाहिर बाहिर बसेको भनेको बाहिरै हो नि त अब हामी गाउँघरमा भनेको गौँघरकै मान्छेहरू हुन्छ अब घरमा आमा बाबुसँग बसेको जान्ने सिकाउँछ ओर्छ जान्छ आफ्नो भाषा प्रकृति बिर्सिँदैन नि त